जब पनि म चित्र बनाउँछु म एकदमै बेसी कल्पना गरेर अनि सोचेर बनाउँछु म जसको चित्र बनाउँछु त्यस त्यसकै विषयमा कल्पना गर्छु कल्पना गरि सकेपछि म त्यो चित्र बनाउँछु यदि मो खुसी छु भने त्यो खुसीपन मेरो चित्रमा पनि झल्किन्छ तर यदि म दुःखी छु भने मेरो दुःखीपन पनि त्यो चित्रमा देखिन्छ यसै कारण चित्र बनाउन मलाई धेरै मनपर्छ